मेरो चाहिँ कालिम्पोङमा होइन यता अलिक परै पर्छ क्या काङ्केबुङ हो मेरो ठाउँको नाम चाहिँ अन्तखेरि चाहिँ मेरो घरको फेमिली चाहिँ हामी सातजना छौँ अन्त तिनजना छोरी छौँ अन्त दुईजना छोरा अन्त आमा आप्पा त्यति नै हुनुहुन्चछ